हेलो यो के सब्जी दोकान हो ए भाइकोमा चाहिँ के के पाइन्छ हौ के के राख्नुहुन्छ हौ सब्जीहरू

अँ टमाटर प्याज छ किनभने नि ए हो मलाई होइन कि मेरो भाइको लागि मेरो भाइको बिहा आउँदैछ कि अँ मलाई निकै सामान चाहिएको थियो कि अनि भाइले दोकानमा अलिक मिलाई रेट मिलाइदियो भने म ल्याउनुपऱ्यो सबै कुरो अरू के के पाइन्छ हो यहाँ त थुप्रै कुरोहरू लाग्छ कि हजुर अनि अँ अहिले सिजनल सब्जीहरू छ होला नि है अहिले जुन चाहिँ चल्ने सब्जी ए म अहिले लिस्ट बनाएर पठाइदिन्छु कि मलाई निकै चाहिएको छ कि अलिक मिलाएर रेट लगाइदिनु हुन्छ होला नि है

च्याउहरू पनि पाउँछ होला नि है मलाई नि चाहिन त निकै चाहिन्छ अब बिहामा निकै खर्च हुन्छ निकै सामान त चाहिरहेको छ हो त्यही त ए अँ अँ अँ मलाई त्यहाँतिरको अर्ग्यानिकहरू अलिक चाहिएको अहिले सिजनल नै चाहिएको कि अब बिहामा यसो मान्छेहरू आउला

कटहरहरू पनि पाउँछ होला है कटहरहरू पनि छ भने कटहर पनि पाइन्छ होला है ए है ए ए ए सबै पाउँदोरहेछ है ए अँ मिलाएर हो यसरी अँ होइन अँ म होइन मलाई पनि भन्दै थियो कि राम्रो पाउँछ रेटमा हो सबै कुरो पाउँदोरहेछ अन्त मलाई पनि त्यही कुराहरू भाइलाई फोन गरेको नि अनि अरू अरू केही काँक्राहरू पनि छ होला है अहिले हरियो परियो त काँक्राहरू है गट्टाहरू पनि पाइहाल्छ है अहिले ए सबै पाउँदोरहेछ है गाजरहरू पनि पाइहाल्छ है अँ ठिकै छ त्यसो भए राम्रै रहेछ त सबै पाइहाल्दो रहेछ हो दालहरू पनि पाउँछ है अहिले कालो दाल अँ कालो कालो दाल मस्यामको दालहरू पाइन्छ हो यसो बस्तीको चाहिँ अब राम्रो हुन्छ

अनि होइन बिहामा मलाई बिहामा यसो मलाई बाहुन पनि चाहिएको थियो कि बाहुनहरू पनि उयो हुन्छ होला है सब्जीको रेट त अन्त ठिकै छ मिलाएर कति अहिले कसरी चल्दैछ हो रेटहरू अब ल ल हुन्छ हुन्छ हुन्छ हुन्छ